खास चाहिँ मेरो कलेक्ट गर्ने बानी चाहिँ पेप्सीको बिर्को थियो कि अन्त मलाई नि स्ट्याम्पहरू अन्त कोइन्सहरूको बारे बारेमा चाहिँ थाहा छ कि अब त्यसको अब भन्दा चाहिँ अब त्यो सिक्का कोइन्सहरूमा जुन चाहिँ सालमा बनिएको छ त्यसको चाहिँ चित्र हुन्थ्यो त्यसकोमा चाहिँ फोटो जस्तो कि इन्दिरा गान्धीको पालामा चाहिँ इन्दिरा गान्धीको फोटो हुन्थ्यो अन्त हाम्रो जब सेभेन्टी फाइभ इयर्सको भारतको आजादीको त्यो भएको थियो त्यसको पनि अब अलग्गै चिन्ह हुन्थ्यो त्यसले चाहिँ अब थाहा पाउँछ मान्छेले कि अब कुन सालको हो यो